दार्जिलिङ जिल्लामा मुख्य मनोरञ्जनको स्थलहरूको कुरा गर्नु पर्दा दार्जिलिङ चौरस्ता चाहिँ एकदम मुख्य छ फेमस छ त्यसमा मानिसहरू आनन्द लिन घुम्न अथवा कतिजना मानिसहरू त विश्राम गर्न पनि आउँछन् कति थुप्रै मानिसहरू भेला भएर धेरै मनोरञ्जन गरिरहेका हुन्छन् त्यो जसमा घोडा ठुलो मानिसहरू पनि नानीहरूदेखि लिएर ठुलो मानिसहरू पनि घोडा चढेर मनोरञ्जन लिइरहेको हुन्छ पार्कहरूको कुरा गर्नु पर्दा नाइटेङ्गल पार्क जू बतासे लुप यस्ता किसिमका धेरै मनोरञ्जनको स्थलहरू पनि छन् पर्यटकहरू टाडा टाडाबाट घुम्न मनोरञ्जन गर्न आउँछन् टाइगर त्यसमा फेरि टाइगर हिल सन राइजको निम्ति एकदम फेमस छ टाडा टाडाबाट मानिसहरू यहाँ पनि सनराइजको मनोरञ्जन लिन आउने गर्छ पार्कहरूमा कतिवटा पार्कहरूमा कम्तीमा पनि शुल्क तिरेर प्रवेश गर्नु पाउँछ मनोरञ्जनको कुरा गर्नु पर्दाखेरि सबभन्दा इमपोर्टेन्ट कुरा चाहिँ के भने फिप्टिन अगस्त हाम्रो लागि धेरै मनोरञ्जनको दिन हुन्छ त्यो दिन एकदम भव्य रुपमा हामी सेलिब्रेसन गर्ने गर्छौँ यहाँ दार्जिलिङमा लेबोङको गोर्खा स्टेडियममा त्यस दिन फिप्टिन अगस्त एकदम भव्य रुपमा मनाउने गर्छ मानिसहरू टाडा टाडाबाट त्यहाँ पनि मनोरञ्जन लिन आउँछौँ हामी पनि जान्छौँ